ए हजुर हो त म मेरो सब्जी दोकान छ त ए के चाहिएको थियो कि त हजुर ए अँ आज त राम्रो आएको छ त लोकल सब्जीहरू त्यही अब यताको इस्कुसको मुन्टा फर्सीको मुन्टा छ हो फर्सी अनि त बन्दाकोपी छ किनेमा पनि छ अनि त पिठोहरूमा चाहिँ फापरको पिठो कोदोको पिठो यो ताजा आएको छ मकैको चामलहरू पनि छ भेन्डी पनि छ तर भेन्डी चाहिँ अलिकति ऊ यो भएछ हौ यो बर्खाले गर्दा त्यस्तो राम्रो भएन कि त्यति राम्रो छैन हौ अलिक राम्रो भएन यो हप्ता चाहिँ राम्रो भएन इस्कुसको मुन्टा छ त मेरोमा दस बिटा जस्तो छ हौ बिक् बिक्री भइसक्यो अघि पुरा ल्याएको थियो नि पच्चिस बिटै थियो बिक्री भइसकेर अब दस बिटा छ हौ अब अहिले हुनुचाहिँ अब अर्ग्यानिक अहिले यो बर्खामा अलिक महँगो छ कि तर अब लानुभयो भने चाहिँ अलिक मिलाइदिन्छु अब अघि फर्स्ट तिर त चालिस रुपियाँ मुठै लग्यो कि अहिले त म तिस रुपियाँ पच्चिस रुपियाँमा दिँदैछु ए राखी राखिदिन्छु नि क कति बेलातिर आउनुहुन्छ ल ल ए हुन्छ हुन्छ हजुर छ त कोदोको पनि छ फापरको छ अनि त मकैको चामल छ ए हुन्छ कति कति जस्तो राखिदिऊँ यसमा यो गरी राखिदिन्छु नि हजुर ए ए हुन्छ फर्सी छ त फर्सी पनि छ फर् एक किलो कति ए एक ताजा छ भर्खर काटेको छ ताजै छ भर्खर काटेर छ कि कति राखिदिऊँ एक केजी राखिदिनु एक केजी छ हौ अलिकति किनेमाहरू चाहियो भने पनि हुन्छ म अलिक मिलाइदिन्छु नि एकैचोटि लानेलाई त हुन्छ ए हुन्छ हुन्छ अरू त त्यो कोही कोही बेला त छिटै सक्छ कि तपाईँले फोन गर्नुभएको राम्रै भयो राखिदिन्छु नि म सधैँ अब आउने गाहकीलाई त अब ऊ यो गर्छु नि हजुर अँ त्यही त मेरोमा आउनुहोस् त अरू पनि छ अरू सामान पनि छ कि ऊ यो टिम्बुरहरू के केहरू पनि छ तेजपत्ता टिम्बुरहरू पनि छ हेर्नुहोस् न त्यो चाहिँहरू उब्रिन्छ अब त्यो सक्ने चिजहरू चाहिँ म राखिदिइहाल्छु नि तपाईँलाई हुन्छ हुन्छ ए हुन्छ हुन्छ हुन्छ यो गर्नु राख्नैपर्छ हो हजुर हुन्छ हुन्छ हुन्छ